गाउँका मान्छेहरूलाई खेलकुद खेल्नाले कसरी फाइदा हुन्छ भन्दाखेरि चाहिँ अब गाउँको मान्छेहरूलाई त्यति साह्रो खेलकुदले मान्छेलाई धेरै फाइदा हुन्छ अब जस्तै खेलकुदले खेलकुद गर्नाले मान्छेको शरीरमा चाहिँ भनौँ रोगकष्टहरू लाग्दैन छिटो छिटो एकदम शरीर एकदम हेल्दी हुन्छ स्वास्थ्य स्वास्थ्य एकदम राम्रो हुन्छ मानिस मानिसको गाउँको मान्छेहरूलाई खेल खेलकुद भन्दाखेरि पनि भन्दा पनि कामले नै स्वास्थ्य हुन्छ हौ जस्तो लाग्छ किनकि अब गाउँको मान्छेहरू एकछिन फुर्सद हुँदैन आफ्नो आफ्नो काम व्यवसायमा व्यस्त हुनाको कारणले गर्दाखेरि अब खेलकुद गर्नैपर्छ भन्ने जस्तो चाहिँ लाग्दैन तर अब खेलकुद गर्नु एकदम राम्रो खेल्नु एकदम राम्रो अब आफ्नो आफ्नो कसैको ड्रिम आफ्नो आफ्नो कसैको हबी हुन्छ होइन राम्रो हो फाइदा हुन्छ एकदम खेलकुद गर्नाले एकदम फाइदा हुन्छ मानिसलाई